कसरतको बारेमा त मलाई त्यस्तो केही थाहा थाहा छैन र पनि अब हामीले सानोमा पढ्दाखेरि एक सय मिटर दुई सय मिटर रनिङहरू गर्थ्यौँ हाइजम लङ्जमहरू खेल्थ्यौँ दौडहरू लगाउँथ्यौँ कबड्डीहरू खेल्थ्यौँ त्यतिखेर हामीले गरेको कसरत भन्ने त्यै हो तर कसरतले चै आबो मानिसहरूलाई धेरै नै फाइदा गराउँछ जस्तै अब दौडिदाँखेरि कति मानिहरूको कलोस्ट्रोलहरू घट्छ जिउहरू फिटनेस रहन्छ हात खुट्टामै दह्रोपन आउँछ एकदमै लुलो भएको हात खुट्टाहरू पनि दह्रो दह्रो बनेर जान्छ शरीरमा तागतहरू आउँछ फिटनेसहरू आउँछ यसले चाहिँ हामीलाई एकदमै फाइदा दिन्छ शरीरलाई जत्ति दौडधुप गर्यो त्यति नै राम्रो हो यसको लागि चाहिँ मलाई चै एकदमै मन पर्छ र हामी त स्ना् नखेलेम् पनि अलिअलि खेल्यो पनि अहिले पनि अरू नानीहरूले पनि खेलेको कुदेको देख्दाखेरि एकदमै राम्रो लाग्छ